हाम्रो क्षेत्र दार्जिलिङमा त्यस्तो कुनै ठुलो खेलकुदको मैदानहरू त छैनन् स्टेडियमहरू छैनन् तर पनि छे छेवैको क्षेत्र दा सिलगढीमा भने कन्चनजङ्घा स्टेडियम छ यहाँ प्रत्येक प्रकारको उन्डोर गेम आउटडोर गेमहरू हुन्छन् फुटबल क्रिकेट भलिबल बास्केट ब बल र्याकेटहरू खेला हुन्छ फुटबल ठुल ठुलो फुटबल हुँदाखेरि यहाँ यहाँको स स स सन् सञ्चालकका मानिसहरूबाट पर्मिसन लिएर भाडा लिएर फुटबलहरू टुर्नामेन्टहरू गराइन्छ यसरी नै यहाँ हाम्रो यसरी नै गरिन्छ